मैले भर्खरै मात्र एउटा अनलाइन जालसाजी कलको सामना गर्नु परेको थियो उक्त कलमा मलाई आधार कार्ड र ब्याङ्कको खाता अपडेट गराउने गराउनु पर्ने नत्र मेरो ब्याङ्क अकाउन्ट डोरमेन्ट हुन्छ भन्ने मलाई उनीहरूले त्यसमा उनीहरू वा त्यस मान्छेहरूले भनेको थियो र उनीहरूले उनीहरू वा त्यस मान्छेले दिएको त्यस लिङ्कमा क्लिक गरे मैले मेरो आधार कार्ड र ब्याङ्क अकाउन्ट अपडेट गराउन सक्छु भनेर उनीहरूले भन्दा मैले त्यस कलको त्यस कलको कसरी समाधान गरेँ भने भने चाहिँ मैले त्यस लिङ्कमा क्लिक नगरेर ब्याङ्कमा सिधै गएर बुझ्दा यो एउटा स्क्याम रहेछ र आज आज आजको समयमा ब्याङ्क धोखाधडी एकदमै ज्यादा मात्रामा भइरहेको हामी देख्न सक्छौँ र यस फोन कलहरू आएमा त्यस फोनहरूको कुरा नसुनेर ब्याङ्क सिधै ब्याङ्क गएर नै ब्याङ्कमा गएर सम्पर्क गर्ने मेरो सुझाउ दिन चाहन्छु